गाँउलेहरूले खेलकुदको लागि चाहिँ एकदमै उहाँहरूले एकदमै ध्यानपूर्वक उहाँहरूले यो गेमहरूलाई चाहिँ अब खेल्नुहुन्छ जसमा चाहिँ खेलकुदमा चाहिँ अब मानिसहरूलाई एउटा रुचि छ अब यो खेलकुदमा चाहिँ मेन कुरो के भन्दा चाहिँ तपाईँको पन्ध्र अग्स्त भयो पन्ध्र अग्स्तमा पनि तपाईँको फुटबल खेलाहरू हुन्छ मजाले मान्छेहरूले आएर इन्जोयहरू गर्छ र अब यो फुटबल खेला चाहिँ उहिलेदेखिको नै अब यो लिएर आएको हो र अब यो फुटबल खेला चाहिँ मान्छेले एकदमै एक नम्बरमा लिन्छन् र अब यो फुटबल खेलामा चाहिँ अब खेलकुदमा चाहिँ अब गाउँले मान्छेहरूको चाहिँ एउटा इच्छा हुन्छ जग्गा जग्गाको मान्छेहरू आएर फुटबलहरू खेल्छन् र कसले जित्ने कसले हार्ने भन्ने कुरो पानि यसमा आउँछ र अब उहाँहरूले फुटबलमा चाहिँ एकदमै ध्यान दिएर हेर्छन् र फुटबलको मेन कारण चाहिँ के हो भन्दाखेरि चाहिँ आफ्नो स्वास्थ्यको लागि पनि हो र अब स्वास्थ्यको लागि पनि एकदमै राम्रो छ र फुटबलमा मान्छेहरूले आएर अब कतिजना खेल्छन् आर्मीहरूतिर पनि अब फुटबल खेलामा मान्छेहरूले खेलिसकेपछि के अरे उहाँहरूलाई कतिवटा आर्मीहरूतिर पनि फुटबल खेलालाई खेल्ने मान्छेहरूलाई लिन्छन् पुलिसहरूतिर पनि लिन्छन् उहाँ उहाँहरूले उहाँहरूलाई र अब खेलकुदको मानिसहरूले गाउँका मान्छेहरूले खेद् खेलकुदलाई एकदमै महत्त्वपूर्ण दिन्छन्